मलाई चाहिँ बेसी भिडियो गेममा एमएल मोबाइल लिजेन्ड मन पर्छ अनि मोबाइल लिजेन्ड र एउटा ब्याट ओन् सुटिङ भन्ने छ त्यो मन पर्छ